हाम्रो यहाँ स्थानीयमा चाहिँ हाम्रो यहाँनेरि साई भवनको अगाडि एउटा ठुलो मार्ट हुने गर्दछ त्यहाँनेर चाहिँ साना साना भाइ बहिनीहरू खेल्ने गर्दछन् फुट बल क्रिकेटहरू र अलिक टाडो अलिक चम्पासरी उता चाहिँ एउटा ठुलो स्टेडियम पनि छ कञ्चनजङ्घा स्टेडियम जहाँनेर ठुलो ठुलो म्याचहरू हुने गर्दछ अन्त यो हाम्रो यहाँ कोलाबारीमा चाहिँ तपाईँको यो कोलाबारी साई समितिले यो खेलाहरू फुटबलहरू कोही कोही बेला अर्गनाइज गरिरहेको हुन्छ र त्यसै गरी हाम्रो यहाँ मिलनमोड जानेहरू चाहिँ मिलनमोड मिलनसङ्घहरूले पनि फुटबलहरू यो ठुल्ठुलो फुटबलको गेमहरू यु आयोजन गर्दछन् जहाँनेर चाहिँ जसलाई चाहिँ गोल्ड कप भन्दछ अन्त टाड् टाडाबाट नेपाल भयो तपाईँको दार्जिलिङ भुटान टाडा टाडाबाट फुटबलहरू खेल्नु मान्छेहरू आउँदछन् धन्यवाद